पछिल्लो एक वर्षमा भएको कुनै अविस्मरणीय घटनालाई भन्नु पर्दा चाहिँ एउटा ठाउँमा भ्रमण गर्न गएको थिएँ र त्यहाँको प्राकृतिक सौन्दर्यलाई देखेर जुन किसिमको एउटा आनन्दको अनुभूति भइरहेको थियो त्यस क्षण चाहिँ एकदमै अविस्मरणीय रहेको छ